गाउँमा अब केही खेला खेल्दाखेरि अब केही रुल्सहरू मानेन भने त्यस्तो अब सहरमा जस्तो स्ट्रिक्ट रुल्सहरू फलो हुँदैन तर अब यता गाउँमा साथीभाइहरूसँग खेल्दाखेरि अब केही रुल्स मानेन भने तँ नखेल भन्छ तर अब गाउँमा अब एउटा अर्गनाइज गरेछ भने डल्लै गाउँले चाहिँ अब क्रिकेट भयो फुटबल भयो कबड्डी भयो कोही कोही बेला गिल्ली डन्डा पनि गरिदिन्छ अन्त अब क्रिकेटहरूतिर अब केही फाउल गर्यो भने अब रेफरीले अब आउट गर आउट गरिदिन्छ र अन्त फुटबलतिर अब केही फाउल गर्यो भने अब हातहरू चलायो भने त यल्लो टिकट दिन्छ या फिर रेड रेड टिकट दिन्छ कि खेल्नु पाउँदैन अन्त कबड्डीतिर पनि अब अब रुल्स एन्ड रेगुलेसन्स मानेन भने अब गेमबाट निकालिदिन्छ